घर पछाडि अथवा अगाडि वरिपरी जहीँ पनि सानो घरै जस्तो बनाएर त्यसमा लाइट लगाएर अँध्यारो कोठा बनाएर ब्रोइलर पाल्न सकिन्छ जसको बच्चाहरू चाहिँ दोकानबाट ल्याउनु पर्ने हुन्छ र यसलाई दिनको निम्ति चारो यसको निम्ति टाइम टाइममा दिने दवाई पनि बजारमै पाइन्छ र ती ल्याएर चाहिँ हामीले हुर्काउन सकिन्छ त्यसलाई समय समयमा चारो र पानी मन तातो पानीमा दवाई लगाएर चाहिँ दिनुपर्छ अनि ती लगाएर दिनहुँ दिनहुँ होइन दिनैभरी खाइबस्छ टकटकटकटकटकटक खाएको खाएकै जति खायो त्यो दवाईमा चाहिँ निन्द्राको दवाई हुन्छ जो पानीमा लगाएर दिएपछि चाहिँ ती खाएर सुत्छ अनि जति सुत्यो त्यति उनीहरूको मासु लाग्छ ओजन बढ्छ भनौँ र यसरी चाहिँ छिटोभन्दा छिटो यसको कुखुरा पालन गरेर आफ्नो ब्यवसाय चलाउन सकिन्छ अनि अर्को भन्न पर्दा चाहिँ घरेलु कुखुरा जो पाहाडे कुखुरा पनि भन्छौँ हामी मकै गहुँ आँटा जस्ता खाने कुराहरू दिएर घरमै खुल्ला बारीमा छोडिदिएर जो पाल्छौँ त्यो चाहिँ बोइलरभन्दा केही ढिलो हुर्कने अन्डा पनि ढिलै पार्ने खालको हुन्छ त्यस्का त्यस्ता प्रकारहरूमा चाहिँ सामान्य कुखरा त हामीले देखिरहेकै छौँ त्यो त भइहाल्यो त्योभन्दा भिन्न प्रकारको चैँ घाँटीमा चिल्लो अथवा घाँटीमा भुत्लाइ नभएको चिनियाँ भन्छौँ त्यो चिनियाँ कुखुरा अनि दुम्सी कुखुरा जो दुम्सीको काँडा जस्तै प्वाँख भएको दुम्सी कुखुरा जस्ता कुखुराहरू चाहिँ हाम्रो गाउँ बस्तीमा देख्न पाइन्छ र यसलाई पनि अन्डा पारेर यसको अन्डा चाहिँ बोइलरको भन्दा एकदमै धेरै राम्रो स्वादिष्ट पनि अनि खानमा स्वादिष्ट पनि अनि राम्रो पनि स्वास्थको निम्ति भनेर यसको चाहिँ केही दाम पनि केही महँगो नै छ अनि यो चाहिँ एकदमै राम्रो हो खानुको निम्ति अनि तर यो अलिकति समय चाहिँ यसलाई ढिलो लाग्छ हुर्काउनु बढाउनु ओथ्रा दिनु बाइस दिन गरेर र राम्रो चाहिँ खानुमा राम्रो हो तर यो चाहिँ अलिक ब्रोइलरभन्दा चाहिँ ढिलो हुन्छ